संस्कृति र परम्पराको महत्त्वको कुरा गर्दा चाहिँ म चाहिँ के भन्न चाहन्छु भने जस्तै निधारमा टिका है जनै लगाउने पूजा गर्ने मन्दिर जाने दरगाह जाने है भन्नाले अब यी मध्येमा चाहिँ होइन धेरै आफ्नो आफ्नो जातीय जातिको हिसाबमा चाहिँ यो आफ्नो परम्परा चाहिँ मनाउने मनाउने गर्छन् र यसको धेरै नै महत्त्व हुन्छ है अब जस्तै म चाहिँ जस्तै म चाहिँ बुद्धिस्ट परे ह है बुद्धिस्टको पनि आफ्नो परम्परा हुन्छन् है हिन्दूहरू जस्तै पूजाहरू गर्न है मन्दिर जान्छन् है अनि बुद्धिस्टहरू गुम्बा जान्छन् जस्तै इसाईहरू चर्च त्यसरी नै त्यसरी नै हाम्रो पनि आफ्नो आफ्नो संस्कृति छ आफ्नै भेषभूषा हुनु हुन्छ छ हुन्छ छ आफ्नै भेषभूषा पनि छ अनि त्यही आफ्नो संस्कृति अनुसार नै यसरी नै आफ्नो जातीय पोसाकहरू लगाएर है पोसाकहरू लगाएर यसरी नै पूजाहरू गरेर आशीर्वाद दिन दिनु हुन्छन् हामीलाई पनि यसरी नै टिकाको बद्ली हामीलाई चाहिँ खदाहरू लाइदिनु हुन्छ है यी खदाहरू लगाएर चाहिँ हामीलाई ठुलाले खदाहरू लाइदिनु हुन्छन् नै आफू भन्दा ठुलाहरूले अनि यसरी नै हामीलाई आशीर्वाद पनि दिनु हुन्छन् अनि यसरी नै हाम्रो संस्कृतिहरू आफ्नो आफ्नो हिसाबले नै मनाइन्छन् र यो यो संस्कृतिको परम्परा चै एकदमै महत्त्वपूर्ण हुन्छन् र यसरी नै आफ्नो संस्कृति परम्पराहरूलाई चाहिँ कहिले बिर्सनु हुँदैन र आफ्नो यो यो संस्कृतिको महत्त्व चाहिँ कहिले बिर्सनु हुँदैन र यसलाई सधैँभरि नै हामीले पालन गरिरहनु पर्छ जस्तो मलाई लाग्छ